हेलो हजुर भन्नुहोस् म स्क्यालर लजबाट बोल्दै छु के सेवा गर्नुसक्छु ए हजुर रुम बुक गर्नु भएको थियो के नामले होला अँ गायत्री शर्मा हजुर हजुर हजुर हजुर अँ भन्नोहोस् तपाईँको रुम बुक छ दुई सौ नम्बर खाना तपाईँको यहाँनेरि हाम्रो यहाँनेरि ट्रे़ेडिसनल खाना पनि पाइन्छ अन्त तपाईँको अब अरूमा पनि छ अरू खानामा जस्तो तपाईँको फास्टफुडहरूमा पनि धेरैहरू छ हाम्रोमा हाम्रोमा अब तपाईँको मोमो भयो चिकन मोमो मटन मोमो भेज मोमो अब तपाईँको फाले भयो चिकन फाले यता तपाईँको थाइपोहरू भयो चाउमिनहरू भयो थुक्पा भयो यो पनि पाइन्छ सेलरोटी आलुदम अन्त यो सब कुरोहरू पाइन्छ खानामा हजुर हजुर भातमा तपाईँले अब निरामिस खाना खानुहुन्छ कि वा मांसाहारी खाना खानुहुन्छ कि अब जुन चाहिँ खानुहुन्छ त्यही पाइन्छ अब हाम्रोमा सबै सुविधा छ अब खसिको मासु र भात खानुहुन्छ कि माछा र भात खानुहुन्छ कि चिकन र भात खानु हुन्छ कि सबै कुरै छ अब तपाईँलाई जुन हजुर हजुर छुर्पीको अचारहरू पाउनु हुन्छ त्यसको अलग्गै हाम्रो भेजमै राख्छौँ हामी छुर्पीलाई छुर्पीको अचार पाइन्छ छुर्पीहरू पनि पाइन्छ अन्त हजुर हजुर होइन होइन केही प्रब्लम छैन हाम्रोमा बेसी छैन हजुर खसिको मासु र भात हामी फुल प्लेट खाना दिन्छौँ भात तपाईँले जति थपेर खाँदा पनि भयो हामी अढाइ सौ रुपियाँ लिन्छौँ दुई सौ पचास रुपियाँ हजुर थाइपो पनि पाउँछ टाइपो पनि छ कुन चाहिँ टाइपो खानु हने फाले छ ए हे हजुर टाइपो चाहिँ तपाईँको अब हामी टाइपो बनाउँदाखेरि अब भोलि बनाउनु पर्ने छ भने आजै हामीलाई चाहिँ मुसेर राख्छौँ मैदालाई मुसेर राख्छौँ र त्यसलाई अलिकति पास उठ्नुपर्छ र भोलिपल्ट त्यसको बनिन्छ त्यसमा अब केही छैन अब मोमो त घरहरूतिर नि खानै हुन्छ होला त्यसकै किमा बनाउनु पर्छ अन्त त्यो किमा बनाएर चाईँ तपाईँको अब त्यसमा अब चिकन हालेर किमा बनाएर र आधा अन्डा पनि हाल्ने गर्छौँ हालेर बनाउँछौँ तर टाइपो चाहिँ अब मोमो चाहिँ यस्तो खाल्के हुन्छन् टाइपो चाहिँ गोलो हुन्छ मोमोको सेप जस्तो चाहिँ हुँदैन गोलो हुन्छ मिठो हुन्छ बडा मिठो हुन्छ अचारसँग हजुर हुन्छ त आउनहोस् न तपाईँले जे खानुहुन्छ खानुहोस् केही छैन हामी एकदम एभाइलेबल गरिदिन्छौँ जे खानु भए पनि ल हुन्छ हुन्छ हजुर हुन्छ ल हुन्छ ल हुन्छ हुन्छ आउनुहोस् हुन्छ मस्ट वेलकम